यो राजस्व उत्पादनको लागि तपाईँले कसरी पशुहरूको प्रयोग गर्नु हुन्छ यसमा मैले अहिलेसम्म कुनै किसिमको पशुहरू पालेको छुइनँ अनि यसको विषयमा मलाई केही थाह छ पनि छैन यो किनभने यो मेरो मैले गरेको काम होइन र म सक्दिनँ पनि एजले गर्दाखेरि म सक्दिनँ